हेलो दाजु ए सुन्नु होस् न यो विकास होटेल पर्यो होला है ए हजुर के भन्नु होस् त मैले अघि यो फुड अर्डर गरेको थिएँ कि त्यसको एड्रेस चाहिँ मैले यहाँ कलभिरको दिएको थिएँ तर अब मेरो केही एमर्जेन्सी परेर चाहिँ म यहाँ कर्सियङ आउनु पर्यो हो हजुर यो कर्सियङमा चाहिँ यहाँ मेरो रेन्ट हाउस पनि छ अनि यहाँ आउनु पर्यो नि एमर्जेन्सी परेर चाहिँ अनि अब यो फुडको अघि अर्डर त मैले कलभिरको दिएको थिएँ एड्रेस भनेर चाहिँ अब त्यही यहीँ यहीँ कर्सियङमै यहीँनेर डेलिभर गरिदिनु होस् भन्नुलाई नि हजुर हजुर यहाँ यो कहाँ पर्यो भन्नु होस् त यो रेडियो स्टेसनको अलिकति तल क्या त्यहाँ पर्यो कि होइन तपाईँहरू त्यहाँ आएर मलाई त्यहाँ आइपुगेर कल गर्नु प भयो भने त म निस्किहाल्छु नि हजुर हजुर हजुर अब हेर्नु के गर्नु होइन नरिसाउनु होस् अब एमर्जेन्सी पर्यो अब एमर्जेन्सी नपरेको भए त तपाईँलाई यस्तो दुःखहरू उठाउनु पर्ने थिएन होइन हजुर होइन डेलिभर ब्वाय हुन त निस्केको थिएन होला हजुर हजुर ए हजुर हजुर होइन होइन यहीँनेर यो रेडियो स्टेसनको त्यहीँ छेउमा क्या मेरो छ नि त त्यहीँनेर त्यहीँनेर डेलिभर गरिदिनु होस् न ल हजुर हजुर मेरो खानामा मेरो खानामा दुई प्लेट मम अनि दुई प्लेट चाउमिन थियो अनि एउटा कोल्ड ड्रिङ्क्स थियो हजुर हजुर हो त ए हजुर हुन्छ हुन्छ हेर्नु होस् नरिसाउनु होस् ल अब के गर्नु होइन अब यस्तो परिहाल्यो हजुर हजुर हुन्छ हुन्छ अनि सुन्नु होस् के भन्छ यो अनलाइन पेमेन्ट गर्दा हुन्छ होला है हजुर मेरोमा अहिले क्यास एभाइलेबल छैन नि त कि ए हुन्छ नि है ए हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु ल हुन्छ